खेलकुदमा सफलता अनि सफल असफलता दुवै नै हुने गर्छ तर असफलतामा असफलतालाई पनि सकारात्मक रूपमा भविष्यमा अझ राम्रो गर्ने प्रोत्साहन गर्नु पर्छ र यसरी नै असफलता पनि सफलताको कारण बन्न पुग्छ असफलताले खेलाडीहरूमा एकप्रकारको एक प्रकारको मनोभाव जागृत गर्छ जसले गर्दा भविष्यमा अझ राम्रो गर्छु अनि सफलता अवश्यै हासिल गर्छु भन्ने ढृढ सङ्कल्प लिन्छ